हजुर मेरो मन पर्ने पुस्तक नेपाली पुस्तकहरू मन पर्छ नेपाली उपन्यासहरू नेपाली कथा कविता अरू अन्य पुस्तकहरू पनि मन पर्छ र चलचित्रमा चाहिँ मलाई दयाहाङ राईले खेलेको चलचित्र एकदम मन पर्ने गर्छ उहाँले खेलेको जस्तै लुट कबड्डी वान टु थ्री फोर अनि मिस्टर झोले जारी योहरू सबै एकदम मन पर्छ र टिभी सोमा चाहिँ मलाई सोनी टिभीमा आउने कपिल शर्मा सो मन पर्छ जिटिभीमा आउने डान्स इन्डिया डान्स र सोनी टिभीमा आउने इन्डियन आईडलहरू मन पर्छ र मलाई यस चाहिँ किन मन पर्छ भनेदेखिलाई यो दयाहाङ राईले खेलेको चलचित्रमा चाहिँ त्यसमा सत्य घट्नाहरू पनि छ अनि कमेडी पनि छ हँसाउने पनि छ रुवाउने पनि छ त्यही भएर एकदम मन पर्छ र कपिल शर्मा सोमा चाहिँ त्यसमा पनि मानिसहरूलाई धेरै हँसाउने गर्दछ धेरै मनोरञ्जन दिलाउँछ र अनि डान्स इन्डिया डान्समा चाहिँ एकदम राम्रो डान्सरहरू निस्किन्छ त्यहाँबाट डान्सहरू राम्रो गर्छ त्यही भएर मन पर्छ र इन्डियन आइडलमा चाहिँ त्यहाँ पनि एकदम राम्रो राम्रो सिङ्गरहरू आउने गर्छ राम्रो राम्रो सिङ्गरहरू निस्कन्छ त्यही भएर मन पर्छ